अनि मलाई कुन कुराले खुसी हुन्छ भन्दाखेरि म एउटा बिहा गरेको मान्छे

परिवार छ अनि विशेष कहिलेकाहीँ कतिचोटि मानिस बाह्रै घन्टा खुसीमा रहन सक्छ भन्ने कुरा हुँदैन किनभने हामी कतिचोटि धेरै कुराको जिम्मावरी भएको कारणले कतिचोटि हाम्रो तालमेल नमिल्दा कतिचोटि हामीलाई भनेको जस्तो र सोचेको जस्तो नहुँदा

कहिलेकाहीँ त्यस्तो हुँदाखेरि हामी जब हाम्रो नानीहरू हामी देख्छौँ जब नानीहरूसँग हामी समय बिताउँछौँ त्यती बेला हाम्रो मनमा खुसी आउने गर्दछ हामी जस्तै टेन्सनमा किन नहोस् भए तापनि हामी जब नानी देख्छौँ जब हाम्रो बच बालिकाहरूलाई देख्छौँ तब हामी त्यती बेला त्यो सबै कुराहरूलाई हामीले भुल्ने गर्छौँ अनि खुसी चाहिँ हाम्रो परिवारमा भएको नानीहरूले ल्याउँदछ अनि हामी सबैको परिवारमा त्यही कुराहरू हुने गर्दछ र सबै घरमा त्यही कुराहरू मात्रै हुन्छ भन्ने कुरा छैन तर पनि मलाई चाहिँ लाग्छ त्यो कि हामी जब पनि कतिचोटि हामीले सोचेको नहुँदा हामी कतिचोटि निरासमा हुँदाखेरि त्यती बेला त्यो समयहरूमा जब हामी आफ्नो नानी देख्छौँ तब त्यति बेला त्यो नानीहरूलाई हेरेर त्यो नानीलाई देखेर पनि हामी खुसी हाम्रो मनमा आउने गर्दछ